हाम्रो क्षेत्रमा पानी निकै मिठो हुन्छ जुन मधेसमा पाइँदैन अनि त्यसको पनि व्यावसायिक रूपमा गतिविधि अघि बढाउन सकिन्छ जस्तो मलाई लाग्छ किनभने पाहाडको जुन हावापानीमा उम्रिएको प्राकृतिक जल छन् होइन पानी छन् त्यो चाहिँ त्यो चाहिँ निकै मिठो हुन्छ अनि त्यसलाई जुन अहिले बेचिन्छ पानी बेचिने पानी बेचिने गर्दछ त्यसरी नै त्यसको पनि व्यवसाय गर्नसक्यो भने निकै राम्रो हुन्छ कि भन्ने आफ्नो तर्फबाट यो मेरो व्यक्तिगत विचार थियो